हेलो नविना मिस बोल्नु भएको हो हजुर मिस हजुर म सुजातै बोलेको ए हजुर मिस गर्नुपर्छ नि अब फिफ्टिन अगस्ट त आउनु आँट्यो त्यसको लागि त अन्त अब हामी प्रेक्टिसहरू गर्नुपर्छ अब के गर्नुपर्ने हो कसो गर्नुपर्ने हो गर्नुपर्ने हो योपालि मार्च पासहरू गराउनुपर्छ होला नानीहरूको ड्रिल ड्रिल डिस्प्लेहरू गराउनु पऱ्यो अन्त त्यसको लागि डान्सहरू गराउनु पऱ्यो हाउस हाउस हाउसको नानीहरूलाई नचाउनु पऱ्यो हजुर मिस हजुर मिस हजुर हजुर हजुर अब गराउनुपर्छ नि सधैँ अब हाम्रो स्कुलले अहिलेसम्म अब हाम्रो स्कुलले टपै गर्दै आएको छ योपालि त झन् मैले त सोचेको छु कि आब निक्कै नै अब हाम्रो एकदमै सरगुरुमाहरू सबै भएर हामी खटेर एकदमै अझै राम्रो गरौँ भनेर चाहिँ सोचिराखेको छु त्यो गर्दा मात्रै अब यसमा चाहिँ सबैजनाले अब हामीलाई हेल्प गर्नुपऱ्यो नि त होइन मिस अब हामी दुईजनाले मात्रै गरेर भएन सरहरूसँग पनि सल्लाह गरौँ अब फिफ्टिन अगस्टको लागि के कस्तो गीतहरू पनि सेलेक्सन गर्नुपर्ने हो कुन चाहिँ गीतमा नचाउनु पर्ने हो है अन्त मार्च पासको लागि पनि अब नानीहरूलाई अब एकदमै विक नानीहरूलाई त लिनु भएन हो अन्त विक नानीहरूलाई लियो भने अब त्यति बेलाको टाइममा त अगस्टमा त निक्कै घामहरू लाग्छ फेरी अब नानीहरू त ढल्छ नि गरममा कि त्यही भएर अलिक साह्रो पर्छ अलिक हेल्दी नानीहरूलाई नै हामीले सेलेक्ट गर्नु पऱ्यो त्यसको लागि हो अन्त त्यहाँदेखिको ड्रेसहरू पनि अब एकदम हामीले राम्रो बनाउनु पर्छ होला मिस योपालि त हामीले ड्रेसहरू पनि चेन्ज गर्नु पर्ने भनेर चाहिँ मैले मलाई लागि राखेको छ कि अन्त हजुर मिस हजुर हजुर मिस हजुर हजुर हामी गर्नुपर्छ नि हामी एभ्री इयर त हाम्रो नानीहरूले एकदमै राम्रो परफर्मेन्स दिएर हाम्रो स्कुलको नाम पनि अब नानीहरूले नै राख्दै आइराखेको छ पढ्नुदेखिको लिएर एक्स्ट्रा करिक्युलर है अब जस्तै फिफ्टिन अगस्टको लागि मार्च पासहरूमा पनि एकदमै फर्स्टै प्राइजहरू ल्याउँदैछ है ल हुन्छ मिस हुन्छ हुन्छ मिस हुन्छ मिस हजुर मिस हजुर हुन्छ मिस हुन्छ मिस हुन्छ भोलि सल्लाह गरैँ न है हुन्छ मिस हुन्छ